तपाईँ दबाई दोकानको दाजु बोल्नु भएको हो मैले हिजो एउटा साबुन लगेको थिएँ है उयो के भन्छ त्यसको नाम चाहिँ डभ हो त्यो चाहिँ एकदमै राम्रो त्यसको फ्रेगरेन्स पनि एकदमै राम्रो रहेछ अन्त मुखहरू धुँदा पनि एकदमै सफ्ट हुँदो रहेछ हो एकदमै मन पऱ्यो अन्त मेरो परिवारले नै सबैले मन पराउनु भयो नेक्स्ट विक पनि म त्यो साबुन लिनु आउने छु राखिदिनु होला